हेलो हेलो के यो के भन्छ पार्क रेस्टुरेन्ट हो ए हजुर औ सुन्नु होस् न अघि मैले तपाईँलाई खाना अर्डर गरेको थिएँ नि हजुर माथि बिलो सेन्ट पावल्स स्कुलको त्यहाँ हजुर त तर मेरो खाना सबै रङ आएछ उल्टा आएछ कि राइस चिकन भेज मिक्स भेजिटेबल दाल गरेको थिएँ तर तपाईँले चिकन ममहरू पठाइदिनु भएछ अब म यो के गर्नु हजुर हजुर तपाईँ फेरि फिर्ता गरिदिनु हुन्छ ए ए हजुर मैले यो सबै प्याक गरेर राखिराखेको छु हजुर हजुर हजुर मम चाउमिनहरू चाहिँदैन मलाई मलाई उयो राइस उयोहरू पठाइदिनु होस् न हजुर कति टाइम भित्रमा पठाइ दिनु हुन्छ अलिक छिटो गरिदिनु होस् है ए हुन्छ हुन्छ हुन्छ धन्यवाद